हाम्रो यहाँ त्यही मेरो छर छिमेकीमा चाहिँ होमस्टेहरू चाहिँ पुरै छ अन्त मैले अब चिनेको होमस्टेहरू चाहिँ मेरै घरको वारी एकपट्टि छ एउटा अन्त एउटा चाहिँ अलिकति अगाडि गएर जानुपर्छ अनि उनीहरूले चाहिँ राम्रो प्रोभाइड गर्छ सर्भिस टुरिस्टहरूलाई अनि गेस्टहरूलाई उनीहरूले फुडिङहरू पनि राम्रो दिन्छ लजिङहरूम राम्रै दिन्छ अब मेन टाउनभन्दा अब त्यो मेन टाउनमा त होटेलहरू पुरा क्राउडेड हुन्छ नि अब होमस्टेमा चाहिँ त्यस्तो छैन अब पिसफुल एन्भारोमेन्ट एउटा नेचरसँग तपाईँ क्लोज हुनु सक्छ है अब मेरो चाहिँ अब टाउनभन्दा अलिकति बाहिर छ घर अन्त त्यही भएर चाहिँ त्यहाँको होमस्टेहरूमा चाहिँ पुरा मान्छेहरू आउँछ अन्त घर्मशालाहरू चाहिँ छैन दार्जिलिङमा अनि यस्तै अब गेस्ट हाउसहरू पनि छैन होटेल र होमस्टे मात्रै छ तर अब होस होटेलहरू चाहिँ प्रायः दार्जिलिङ मेन टाउनभित्र छ अनि होमस्टेहरू चाहिँ अलिकति टाउनदेखिको फोर किलोमिटर्स फाइभ किलोमिटर्सहरू बाहिर छ अनि टुरिस्टहरूले पनि होमस्टे नै प्रिफर गर्छ